केही दिनअघि मैले रूपनारायण सिंहकृत भ्रमर उपन्यास किनेर ल्याएँ अनि पढेँ पढ्दाखेरि मलाई यसको नकारात्मक पक्षहरू धेरै नै अघि आएको मैले देखेँ जसले गर्दा यो अलिकति मलाई अश्लील जस्तो पनि लाग्यो र यो उपन्यासको केही पक्षहरूमा दर्साइएका जुन घटनाक्रमहरू छ अनि इन्द्रशेखर यो उपन्यासको जुन मूल पात्र छ यो मूल पात्रको मनोवृत्तिलाई हेर्दाखेरि र उनको मनोवृत्तिलाई अध्ययन गर्दाखेरि विशेष गरेर यौवन उत्पीडनको सिकार बनेको जस्तो माया देखियो र मायाको एउटा टिकलाग्दो अवस्था माया लाई जुन प्रकारले इन्द्रशेखरले विवाह गर्नको साटो समाजको बन्धन चाहिँ म मान्दिनँ समाजको नियम चाहिँ एउटा शृङ्खला जस्तो मात्र हो के समाजले चाहिँ मेरो माना भरिदिन्छ समाजले मेरो जीवन चलाउँछ भनेर भन्नु एउटा शिक्षित मान्छेले यो खालको तर्क व्यक्त गर्नु जसबाट समाजमा एउटा नकारात्मक प्रभाव परेको हामी देख्छौँ जुन कारणले गर्दा भ्रमर उपन्यासको असफल एउटा पक्षहरूमा यो पनि हामी देख्छौँ जसले गर्दा यो उपन्यास पढेर विद्यार्थीहरूले राम्रो पक्षभन्दा पनि धेर नराम्रो पक्षतिर जाने र नराम्रो कुराहरू सिक्ने भएको कारणले गर्दा यो उपन्यासको इन्द्रशेखरको मनोवृत्ति इन्द्रशेखरको प्रवृतिले गर्दाखेरि यो उपन्यास पठनयोग्य छैन जस्तो मलाई लाग्यो र यो उपन्यासले नकारात्मक प्रभाव पारिरहेको हामी देख्छौँ रूपनारायण सिंहको यो उपन्यास मलाई एकदमै एउटा नराम्रो उपन्यासको रूपमा मैले देखेँ हेरेँ किनभनेदेखि इन्द्रशेखरले मायालाई जुन एउटा चोखो माया गर्ने एउटा सोच बनाएर प्रेम प्रसङ्गमा अथवा प्रेममा फसाउँछ फसाइसकेपछि उसले एउटा कामवासना पूर्तिको रूपमा मात्र कामवासना सिद्ध गर्ने रूपमा मात्र मायालाई प्रयोग गर्छ अनि मायाले पटक पटक विवाहको निम्ति आग्रह गर्छे इन्द्रशेखरलाई मायाले भन्छे हामी विवाह गरौँ हाम्रो समाजमा एउटा प पुरुष र एउटा स्त्री सँगै बस्न मिल्दैन यसरी हामी एउटै जग्गामा सँगै बस्न मिल्दैन हामी विवाह गर्नुपर्छ विवाहमा विवाहको बन्धनमा हामी बाँधिनुपर्छ भनेर उसले घरिघरि भन्छे तर इन्द्रशेखरले भन्छ कि म विवाहको बन्धनमा बाँधिन चाहँदिनँ म उन्मुक्त भएर बस्न चाहन्छु के समाजले त्यसताक त्यसताक मायाले भन्छे समाजले हामीलाई के भन्छ समाज छ हाम्रो अगाडि र समाजको हामीले डर राख्नुपर्छ भन्दाखेरि इन्द्रशेखरले तर्क गर्छ समाज केही पनि होइन समाज त त्यो शब्दहरूको एउटा आडम्बर जस्तो मात्र हो नीति भनेको शब्दको आडम्बर जस्तो मात्र हो एउटा शृङ्खला जस्तो मात्र हो यो त चेन जस्तो मात्र हो समाज मान्नैपर्ने छैन समाजको विधि विधानलाई म मान्दिनँ समाजले मेरो माना भर्दैन भन्ने जुन तर्क राख्छ त्यो तर्क राखिसकेपछि विचलित बनेर विचलित बनेर माया जान्छे ऊ धेरै समयसम्म बिमार पनि हुन्छे अनि उसले आफ्नो ठाउँ छोडेर दार्जिलिङ छोडेर हावापानी फेर्नको निम्ति डाक्टरले बाहिर जाने सल्लाह दिन्छन् र पर्सुराम बस्नेतले जुन एउटा आशा र अपेक्षा राखेका थिए ललित सिंह र उनको परिवारमाथि इन्द्रशेखर एउटा पढेको शिक्षित केटा यस्तो खालको गर्दैन विवाह बन्धनमा बाँधिएर आफ्नो छोरीलाई एउटा राम्रो जीवन दिन्छ भन्ने एउटा सोच पर्सुराम बस्नेतको पनि थियो त त्यसताक त्यो समयमा पनि एउटा उ उनले खुल्ला रूपमा बस्ने एउटा अधिकार आफ्नो छोरीलाई दिएका थिए ताकि इन्द्रशेख इन्द्रशेखरले छोरीलाई एउटा जीवन दियोस् राम्रोसँग राख्ने एउटा सौभाग्य दियोस् भन्ने सोच थियो तर इन्द्रशेखरको जुन सोच थियो यो सोचको कारणले गर्दा माया दार्जिलिङ छोडेर अन्यत्र जानुपऱ्यो र यो अवस्थालाई हेर्दा हाम्रो समाजमा एउटा शिक्षित व्यक्तिले गरेको यौवन उत्पीडनको सिकार माया बन्नुपरेको हामी देख्छौँ जुन कारणले गर्दा यो उपन्यासले राम्रो शिक्षाभन्दा धेर चाहिँ नकारात्मक कुराहरू अगाडि राखेको जस्तो यहाँ देखिन्छ र यो उपन्यास पठनीयभन्दा धेर एउटा नराम्रो रूपमा अघि आएको हामी देख्छौँ